हाम्रो समुदायमा सांस्कृतिक नृत्यको गुणस्तर बढाउनुको लागि मेन भूमिका खेल्नेहरू भनेको चाहिँ समाजको ठुलो मानिसहरू हुन् उहाँहरूले चाडपर्वमा मारुनी नाच दसैँतिहारका गानाहरू गाएर नाचेर हाम्रो संस्कृतिलाई बचाउने अनि हामी जस्तो अहिलेकोहरूलाई हाम्रो संस्कृतिको मूल्य देखाउने हुन्छ अनि नाच्नुको लागि चाहिँ कसरी चाहिँ म प्रेरणा दिन्छु भने चाहिँ अब नाच्नुमा चाहिँ धेरै प्रकारको हुन्छ जस्तो कि तपाईँको स्ट्रिट डान्स भयो हिप्अप् डान्स भयो होइन अनि फोल्क डान्स पनि भयो हो त्यस्तोहरू हुन्छ तर म अब हेरेर हुन्छ सिनियर सिनियर जो जोहरू हुन्छ अनि जुनियर हुन्छ म चाहिँ मेन चाहिँ के हेर्छु भने चाहिँ तिनीहरू चाहिँ लाइक एक्सप्रेसन चाहिँ हुनुपर्छ होइन फेसको एक्सप्रेसन हुन्छ गानालाई फिल गरेर त्यो गाना चाहिँ कसरी टाइपको छ हो अब रोमेन्टिक छ त्यो वाला रोमेन्टिक फिल्डमा छ भने चाहिँ त्यस्तै टाइपको हुनुपर्छ होइन हल्का त्यो जोसिलो टाइपको छ भने चाहिँ अर्कै अर्कै टाइपको पनि टाइपको हेरेर पनि हुन्छ एक्सप्रेसन पनि होइन अनि लिबसिङ चाहिँ हुनैपर्छ स्टेप्सहरू पनि हुनुपर्छ हो मजाको त्यही हो